घुम्नु त जानु त त्यस्तो मन त पर्दैन र पनि कोही कोही बेला चाहिँ मन पर्थ्यो घुम्नु हामी गएको थियौँ कलकता मजा आयो घुम्यौँ तर त्यता त हाम्रो नमिल्दो रहेछ हामी नेपाली बोल्थ्यौँ तर त्यता कोही कोही चाहिँ बङ्गालीहरू बोल्थ्यो र पनि हामी हिन्दी इङ्ग्लिस मिलाएर बोल्थ्यौँ र पनि मजै आयो घुम्नु घरबाट त जानु